त्यो चाहिँ हाम्रो अब एउटा नेपालीहरूको चाडमा चाहिँ दसैँ भन्छ है दसैँमा चाहिँ हामीले विशेष गरेर मासु भात खाने गर्छौँ होइन अन्त त्यहाँबाट एउटा दीपावली हुन्छ त्यो हाम्रो एउटा चाड हुन्छ होइन अब भाइहरूलाई अब दुत्त्या खुवाउने त्यति बेला चाहिँ हामीले के बनाउँछौँ भने विशेष गरेर सेलरोटी बनाउँछौँ होइन अब माइतीहरूको लागि अब यस्तो प्याजीहरू भयो यस्तो अब राम्रो राम्रो कुराहरू होइन अब अब उस के पर्यो यस्तो अब कोल्ड ड्रिङ्कसहरू भयो होइन अब त्यस्तो चियापानी नखानेलाई होइन अब चियापानी अलिकति खानेहरूलाई चाहिँ अब यस्तो बियर सियर भयो हल्का है त्यसरी खान्छ अन्त अब जस्तै अब नेपालीको चाडमा एउटा हाम्रो दही चिउरा भन्ने हुन्छ है दही के पो हरे असार पन्ध्रको दिन चाहिँ हामीले दही चिउरा खाने गर्छौँ विशेष गरेर त्यहाँबाट चाहिँ अब के पर्यो एउटा हाम्रो चाहिँ एउटा साउ माघे सङ्क्रान्ति भन्ने हुन्छ है नेपालीहरूको चाडमा चाहिँ त्यो चाड चाहिँ हामी विशेष गरेर माघमा मनाउँछौँ है त्यो माघमा मनाउँदाखेरि चाहिँ हामीले त्यसमा चाहिँ विशेष गरेर हामीले अब यस्तो फल फलहरू फलाहरहरू खाने त्यस्तो चलनहरू छ होइन जस्तै तरुल भयो सिमल तरुल भयो होइन अब यस्तो घर तरुल भयो अब त्यस्तोमा एउटा कुसुमे भन्ने हुन्छ एउटा होइन एउटा त्यो चाहिँ एउटा सानो एउटा पर्पल कलरको पाउँछ त्यो चाहिँ हामी उसिनेर खाने गर्छौँ त्यसमा फेरि विशेष गरेर एउटा हामीले के छ भन्दाखेरिलाई एउटा तिलको मिठाई बनाएर हुन्छ नि त्यो तिलको मिठाई बनाएर खान्छौँ है अब तेलको तिलको मिठाईहरू बनाएर अब त्यसरी हामीले त्यो फलहरू ऊ यो गरेर घर घरमा यो लान्छौँ होइन अन्त एउटा चाहिँ वन तरुल हुन्छ नि है त्यो वन तरुलको टीका टीका लाउँछौँ अन्त त्यलाई उसिनेर चाहिँ हामीले अब मजाले एउटा प्रसादको रूपमा अब घर घरमा यसरी लगिदिन्छौँ है अब त्यस्तै हुन्छ अब मन मन्दिरहरू जाँदाखेरि हामीले अब जस्तो अब पूजा सूजा गरे पछि अब एउटा हामीले अब एउटा ऊ यो खिर खाने चलन हुन्छ होइन एउटा सेलरोटी खाने चलन हुन्छ त्यसमा अब कतिजनाले अब आलुदमहरू बनाएर त्यसरी दिन्छ अब पूजा आजातिर जाँदाखेरि चाहिँ अन्त